मलाई सबैभन्दा साह्रो लागेको रेसेपी चाहिँ हो बिरयानी बिरयानी बनाउनुको लागि धेरै सामाग्रीहरू चाहिन्छ त्यसलाई बनाउँदा बनाउँदै हामी दुई तिन घन्टा गुमाउँछौँ आफ्नो टाइमलाई बचाउनु सक्दैनौँ त्यसलाई बनाउनु यति समय चाहिन्छ जब जहाँ कि हामीले मामुली सा भात र मासु बनाउँदाखेरि त्यति पनि लाग्दैन त्यही कारण बिरयानी बनाउनु मलाई सबैभन्दा साह्रो अनि रोमान्टिक पनि लाग्छ